मेरो कुकिङ चाहिँ एकदमै ठुलो हबी हो है मलाई थुप्रै प्रकारको खानाहरू पकाउनु मन पर्छ

थुप्रै प्रकारको खानाहरू पकाउनु मन पर्छ त्यसमा चाहिँ सबभन्दा मेरो फेभ्रेट पनि हो मम एकदम मन पर्छ मेरो फ्यामिली हस्बेन्डले नि मन पराउनु हुन्छ मम पनिर चाउमिन र थुप्रै प्रकारको खानाहरू छन् अझ नयाँ नयाँ रेसिपी पनि ट्राई गर्नु मन लाग्छ मलाई नेटमा हेर्दै सबभन्दा बेसी खाना मा पकाउनु मन लाग्ने चाहिँ मलाई मम हो